र किताब भन्नुपर्दा चाहिँ किताब पढ्ने रुचि चाहिँ सानोमा मलाई त्यस्तो थिएन तर जब म नौ दस श्रेणीमा पुगेँ त्यस पश्चात एकजना गुरुआमा हुनुहुन्थ्यो मेरो लाइफमा एकदमै टर्निङ पोइन्ट ल्याउने निलम गुरुआमा हुनुहुन्थ्यो उहाँले बुक रिडिङलाई एकदमै मलाई इन्ट्रेस दिनु देखाइ दिनुभयो बुक बुक रिडिङपट्टि अनि त्यो हुँदाखेरि चाहिँ के भयो भन्दाखेरि मैले धेरै किताबहरू पढेँ धेरै किताबहरू पढ्दा पढ्दा मलाई एकदमै मनपर्ने किताब चाहिँ एउटा रिनाउन्ड अर अथर हुनुहुन्छ सिप खेरा यु क्यान विन भन्ने एउटा बुक छ तिमीले पनि जित्छौ भन्ने एउटा नि सायद नेपालीमा त्यस्तो टाइटल होला त्यो बुक मलाई एकदमै मनपरेको त्यो बुकमा मनपरेको उइसमा अझै धेरैवटा स्टोरीहरूलाई लिएर वर्ल्डको सायद त्यो बेस्ट सेलिङ बुकहरू मध्ये पनि आउँछ होला त्यो बुक त्यस्तो त्यो बुक्सहरू भयो द एल्कामिस्ट भयो है अनि रिच ड्याड पुअर ड्याड तपाईँको थुप्रो त्यस्तो हाम्रो नेपालीहरू नेपाली बुकहरू मध्ये मैले आ त्यस्तो भक्कु त पढेको छुइनँ र पनि अँ भ्रमर उपन्यास पढेको छु है अनि तपाईँको इन्द्र बहादुर राई सरको भ्रमर उपन्यास चाहिँ है आज रमिता छ भित्री मान्छे बोल्नु खोज्छ सबै अब हामीले जति सक्दो स्कुल्सहरूमा पढेको बुक्सहरू पढि साथी मलाई चाहिँ अलिकति नेपालीमा पनि इन्ट्रेस छ तर नेपाली भन्दा पनि अलिक बेसी चाहिँ म इङ्ग्लिस बुक्सहरू अलिकति पढ्ने गर्छु त्यस त्यसै कारणले गर्दा म अहिले पनि म फिलहाल एउटा बुक म अहिले पढि नै रहेको छु त्यो बुकको नाम चाहिँ हो द वि वेयर यू लाई भन्ने एउटा बुक छ फरेन राइटरको अनि उ त्यो बुक पढ्दैछु र बुक पढ्दाखेरि चाहिँ मलाई एकदमै राम्रो चाहिँ के लाग्छ भने त्यसलाई मेन कुरो आफ्नो भोकाबुलेरी त्यसलाई इम्प्रुभ गर्नुसक्छु म त्यो इम्प्रुभ अब गर्नु सकेपछि भोलिको दिनमा त्यसलाई रियल लाइफमा आफूलाई चाहिएकोलाई युटिलाइज गर्नु सक्छौ यो अब बुक पढ्नुको मेन उद्देश्य चाहिँ मलाई के लाग्छ भन्दाखेरि मान्छेको अब एउटा घर बनाउँदाखेरि जति बेसी इँटा ले घर बनिन्छ र जति राम्रो फाउन्डेसनले एउटा घर बनिन्छ भोलिको दिनमा कुनै अब सडन आबो अब अर्थक्वेक्सहरू आयो भने पनि त्यो घर त्यस्तो साह्रो बिथोलिँदैन त्यसरी नै मान्छेको अब रिडिङ ह्याबिट अब हामीले इम्प्रुभ गऱ्यौँ भने चाहिँ के हुन्छ भने रिडिङ ह्याबिट इम्प्रुभ गरेको छ भने भोलिको दिनमा मान्छेलाई कम्युनिकेट गर्नु एकदमै सुविधा पर्छ कम्युनिकेटस् गर्नु सुविधा एज वेल एज वर्ड पावर एकदमै राम्रो हुन्छ र मान्छेसँग एकदमै छिटो कम्युनिकेट गर्नु सकिन्छ र धेरैवटा कुरो पनि हामी भन्नु सक्छौँ र म किताब कसरी किन्छु भन्दाखेरि चाहिँ किताब चाहिँ अब म एउटा संस्थान चलाउँछु शिक्षा घर शिक्षा घर चाहिँ एउटा नि शुल्क नानीहरूलाई सन्डे ओपन लाइब्रेरी छ त्यहाँ चाहिँ हामी अरूले अरूले पढि सकेर जुन चाहिँ घरमा राखेको किताब हुन्छ त्यो किताबलाई हामी माग्छौँ मागिसके पश्च्यात हामी आफै पनि पढ्छौँ त्यस पश्चात नानीहरूलाई त्यहीँ युज गरेकै बुक्सहरूबाट पनि नानीहरूलाई नलेज पनि दिन्छौँ प्लस नानीहरूलाई त्यो अब तिमीहरू पनि पढ्नु पर्छ यो कुरोहरू भनेर रिडिङ ह्याबिट बसाल्नु लागि नै हामीले शिक्षा घर गरेको कारणले गर्दाखेरि त्यही बुक्सहरू हामी नानीहरूलाई त्यही युज्ड भएको बुक विभिन्न क्षेत्रबाट हामीलाई सेन्ड गरिदिनु हुन्छ कोरियर द्वारा अनि त्यही कोरियरद्वारा सेन्ड गरिएको बुक्स नै हामी पढ्छौँ र नानीहरूलाई पनि दिन्छौँ